हेलो भन्नुहोस् ए हजुर भन्नुहोस् न ए हजुर हजुर अस्ति मैले टी सर्ट लगेको थिएँ कि त्यो त एकदम राम्रो क्वालिटी थियो घरमा पनि मान्छेहरूले मन परायो यसो बाहिर साथीभाइहरूलाई पनि देखाएँ साथीहरूले पनि मन परायो किन्छु भन्दै थियो त्यस्तै प्रडक्ट एकदम फिटिङ छ नि मजाको छ इलास्टिक भएको नै छ दुईजना पस्ने हिसाबको छ डिजाइनहरू पनि मजाको छ कलर पनि मन पऱ्यो अन्त धोएर पनि हेरेँ कि कलर चाहिँ जाँदैन रहेछ त्यसको अन्त जिन्स पनि लगेको थिएँ जिन्स पनि मजाको छ एकदम ठिक भयो नि अन्त जिन्सको साइज चाहिँ अलिक ठुलै भयो तर तपाईँले बेल्ट दिनुभएको थियो फ्रीमै त्यो अलिक मिल्यो नि त म त ट्रयाक र हुडी किनौँ भनेको ट्रयाक त म ब्ल्याक एन्ड वाइटमा लगुम भनेको हो वाइट रिङ भएको अन्त सबै ब्ल्याक भएको अन्त हुडीमा चाहिँ कस्तो कस्तो खाल्के मलाई त एनिमीको चाहिएको अब लुफी भएको नभए काकाफी भएको तर मलाई चाहिँ कटन लुगामा चाहियो होइन माथिबाट स्टिकर्स टाइप्सको हुनु भएन है ए हुन्छ अन्त जस्तो पायो त्यस्तै उयो हुन्छ होइन जस्तो भन्छु त्यस्तै अन्त जुत्ता पनि त लिनु थियो मलाई मलाई त अब लेब्रोन चाहिएको कलर चाहिँ रेड र ब्ल्याकमा लेब्रोनको त्यही नर्मल खाल्के हजुर हजुर हजुर त्यो लेस आफै बाँधिने कस्तो एकदम फिटिङ हुन्छ ल त्यो पनि लानु छ अन्त मोजाहरू त छ होला मोजा पनि चाहिएको ए लेब्रोनकै अरू त मलाई केही चाहिएको छैन यसो तपाईँको दोकानहरू चाहिँ कहाँ कहाँ छ हौ कालिम्पोङमा चाहिँ कतिवटा

होम डिलिभेरी हुन्छ ए त्यसो भए टाइममै आउँछ कि ढिलोहरू लगाउँछ टाइमहरू लाग्छ किनकि मैले एकपल्ट मगाएको कहिले चाहिएको अन्त कहिले आएछ आज मगाएको दुई तिन दिन बाद पो आएछ त्यसो भए राम्रै हो

अझै त मलाई अब एउटा त लेब्रोन मगाउ भनेको अन्त केटीहरूको लगि पनि जुत्ता चाहिएको छ हौ फिलाको हुडीहरू छ होला केटीहरूको लागि ए हुन्छ एकदम मजाको थियो तपाईँको सर्भिसहरू सबै लुगाहरू पनि मजाको पाउँदो रहेछ राम्रो क्वालिटीको हुँदरहेछ ए हुन्छ अरू अरू के चाहियो भने म तपाईँलाई कल गर्छु नि हुन्छ थ्याङ्क यू